हाम्रो गाउँमा हाम्रो गाउँमा थुप्रो जातीय छ आफ्नो आफ्नो धर्ममा क्रिस्चियन छ हिन्दू छ अनि बुद्धिस्ट छ किराँत छ क्रिस्चियनले आफ्नै चर्चमा उनीहरूले आइतबार आइतबार उनीहरूले प्रार्थनाहरू गर्छ चर्च गर्छ हामी बुद्धिस्टले लामाहरू पढाउँछ गुम्बा जान्छ ख्रिस किराँतले आफ्नो चुल्हाढुङ्गामा पूजा गर्छ साखेवाहरू गर्छ धर्म आफ्नो आफ्नो गर्छ